आज मैले तपाईँहरूको एपको माध्यमबाट सामसङ ए फिफ्टीफोर मगाएको थिएँ दाम चाहिँ जसको रहेछ तेत्तिस हजार नौ सौ निनानब्बे रुपियाँ एट जिबी र त्यो मगाएको तिन दिनभित्र आइपुग्यो मोबाइल र मोबाइल हेरेँ मैले एकदमै राम्रो लाग्यो मोबाइल मैले त विश्वास गरेको थिइन यो अनलाइनबाट मगाउँदा कस्तो हुन्छ के हुन्छ भनेर तर एकदमै दामी मोबाइल रहेछ सोचेको भन्दा राम्रो लाग्यो मलाई अनि म बजार गएँ त्यो मोबाइल लिएर त्यहाँबाट मैले यसो साथीभाइसँग मैले त्यहाँ बजारमा त्यो दोकानमा मैले कन्ट्याक गर्दाखेरि त दाम पनि अलिकति कम्ती पऱ्यो मलाई धेरै राम्रो मोबाइल एकदमै राम्रो मोबाइल लाग्यो मलाई खुसी लायो